ए नमस्ते दाजु ए सुन्नुहोस् न म ऋतु राई कि हिमाली दर्पणमा लेख्ने काम गर्छु तपाईँ मलाई कमानको अवस्थाबारे अहिले केही कुछ बताउन सक्नुहुन्छ

ए हजुर सुन्नुमा आएको त अहिले बोनसहरू उन्नाइस कति भनेर नौ मात्रै दियो भन्ने पनि सुन्नु आएको थियो त्यसमा केही कुरा हजुर

हजुर

हजुर तपाईँको चाहिँ तपाईँको चाहिँ के छ अहिले अवस्थाहरू ठिक छैन

ए हजुर हजुर फेरि दिनचर्यामा कसरी मान्छेले बिताइरहेको छ अलि अलि भनिदिन सक्नुहुन्छ

हजुर हजुर हजुर हजुर हजुर ए हजुर अवश्य छैन है

हुन्छ हुन्छ धन्यवाद दाजु